हाम्रो हाम्रो क्षेत्रमा गाउँघरतिर चाहिँ के छ भने अब यो खेलकुदले चाहिँ नानीहरूलाई अब नराम्रो कुलतहरूदेखि जोगाउँछ र अब यो क्षेत्रमा खेलकुदहरूपट्टि लाग्यो भने चाहिँ नानीहरू स्वास्थ्यमा पनि एकदमै राम्रो हुन्छ किन अब एउटा एक्सरसाइज हुन्छ खेलकुद खेल्दाखेरि कुनै पनि खेलकुद खेलाहरू खेल्दाखेरि राम्रो हुन्छ र एउटा फिटने फिजिकल अब स्वास्थ्य पनि एकदमै राम्रो हुन्छ लाभदायक हुन्छ खेल्दाखेरि एउटा जिउको सम्पूर्ण अब एउटा एक्सरसाइज भएकोले गर्दाखेरि कुनै पनि रोगहरू भयो त्यस्तोले अब सजिलैसित लाग्दैन किन आफ्नो एकदमै के भन्छ शरीरको व्यायाम व्यायाम हुन्छ र खेलकुदले चाहिँ अब के भन्छ म के भन्छ कतिवटा क्षेत्रमा चाहिँ कसरी मदत गर्छ भने अब गोलीहरू भयो एउटा कुरो गोलीहरू खेल्दाखेरि अब आफ्नो रनिङहरू गर्नु पर्यो कुद्नु पर्यो खेल्नु पर्यो अनि यी क्षेत्रमा कुद्दाखेरि खेल्दाखेरि आफ्नो एउटा स्पिड कुदाइको जुन चाहिँ अब हुन्छ त्यसले गर्दाखेरि सेना भर्तीतिरको नि मदत गर्छ यो जाँदाखेरि कुनै पनि अब रनिङहरू गर्नु पर्यो म्याराथुनहरू गर्नु पर्यो प्र्याक्टिस यसले पनि हुन्छ र यो क्षेत्रमा गयो भने चाहिँ गयो भने चाहिँ अब खेलकुदहरू पनि कुनै पनि गयो भनेे राम्रो हुन्छ कुनै पनि क्षेत्रमा आफ्नो भविष्यहरू नि बनाउँछ अहिले त के छ भने खेलकुदहरू गोली भयो क्रिकेट भयो अरू अरू क्षेत्रमा पनि अब राम्रो राम्रो गाउँबस्ती एउटा रिमोट अब दुर्गम क्षेत्रबाट पनि राम्रो राम्रो खेलाडीहरू निस्किएर अब एउटा राष्ट्रिय खेलहरू अब राष्ट्रिय क्षे ऊ योमा त्यो सेलेक्सन अब छनोट भएर जाँदैछन् र आफ्नो एकदम भविष्यलाई उज्ज्वल बनाउँदैछन् एकदम दुर्गम क्षेत्रको कुनै पनि अब खेला भयो तिनीहरू निस्किएर अब आफ्नो कोश कौशलता देखाएर राम्रो राम्रो आफ्नो के भन्छ योग्यताहरूलाई दर्शाएर अब मेडलहरू जितेर देशलाई नै एउटा लिडिङ लेड गरेर बाहिरतिर इन्टरनेसनल खेलहरू खेलेर आफ्नो आर्थिक अवस्था पनि भयो प्लस देशलाई पनि धेरै राम्रो गरेको छ खेलकुदहरूले